कालिम्पोङको इतिहास चाहिँ के छ भन्दा चाहिँ कालिम्पोङ चाहिँ पहिला भुटान भुटानकैसँग एउटा लिङ्क थियो भुटानकै एउटा अब जग्गा थियो अब अहिले पनि छ अहिले कालिम्पोङमा भुटानको रानीको कोठी छ अन्त अर्को चाहिँ के भन्दा चाहिँ यो जुन लेप्चाहरूको जुन अब राज्य चाहिँ हाम्रै यता कालिम्पोङै हो दामसङगढी भन्थ्यो है दामसङगढीको चाहिँ जुन धेरैवटा कथाहरू छ अब मानिस अहिले पहिलादेखि नै पुर्खाले नै यो कथा सुनाउँदै आयो र अहिले पनि सानो सानो नानीकोमा पनि मुखमा पनि दामसङगढी भनेपछि ए राजा रानी यस्तो यस्तो भएको राजा राजा रानी राजाले चाहिँ यस्तो यस्तो गर्थेछ यिनीहरूलाई रानीले रानी चाहिँ राजा मरेको कारणले गर्दा रानीले रानी पनि भागेर उडेर कता गएर एउटा जङ्गलमा चाहिँ जसमा चाहिँ रानीवन भन्छ भन्ने यस्तो कथाहरू चाहिँ यो कालिम्पोङ जिल्लाकोमा चाहिँ इतिहास भएर बसेको छ